हाम्रो गाउँमा मानिसहरूले गर्ने व्यवसाय भनेको खेती नै हो अनि आफ्नो आफ्नो जग्गा जमिनमा जति पनि भएको बारीहरूमा सानो सानो खेतीहरू सब्जीहरू लगाएर सागपातहरू उमारेर त्यसैलाई नै बिक्रीबटा गरेर चाहिँ जीविकाहरू चलाइरहेको हामी देखिरहेको हुन्छौँ र कतिपय मानिसहरूले यस्तै मिस्त्री कामहरू गरेर कतिजना नोकरीहरू गर्नेहरू पनि छ तर प्राय जस्तो मानिसहरूले चाहिँ खेतीमा नै निर्भर गरेर सागसब्जीहरू लगाएर अदुवा खोर्सानी मुला सिमी जस्ता सागसब्जीहरू लगाएर आफ्नो जीविका चलाइरहेको छ